अब खेतीपाती लगाउँछौँ हामी गुवाहरू लगाउँछौँ सागसब्जी त अलिअलि हुन्छ तर के अरे अब खानको लागि चाहिँ हुन्छ अब हामी त अब बेचबिखन गर्नु त्यत्ति अब के अरे उयो हुँदैन अब र पनि मैले अब कोसिस गर्दैछु अब जति अब उनीहरूले डिमान्ड गरेको छ त्यत्ति त म दिन सक्दिनँ र पनि अलिअलि अब फलाएर अब बढाएर अब अलिअलि डिमान्ड अब दिनसक्छु होला जस्तो लाग्छ अनि सुपारीहरूको गाछहरू रोप्छौँ गुवाहरू तर यस पालि त्यत्ति के अरे गुवाको उयो भाउ छैन र त्यत्ति हामीले अब त्यो डिमान्डभरि दिनुसकेनौँ र अब अब फेरिको आउने अब फलमा चाहिँ फलेको फलले चाहिँ कतै हामी डिमान्ड अलिअलि दिनसक्छौँ कि भन्ने आशा छ र अब अहिले त अब के अरे त्यत्ति छैन सबै के अरे सुकौरो लागेर सबै बिग्रिएर जाँदैछ त्यसै कारणले गर्दा हामी डिमान्ड पुरा गर्नु सक्दैनौँ र पनि कोसिस गर्दैछु डिमान्ड म पुर्याउँछु भन्ने र चाहिँ हामीले अब सक्दो त अब डिमान्डभरिको सागसब्जीहरू त अब दिनु अब मनलाग्दैछ तर के गर्नु समयले गर्दाखेरि यो समयमा दिनसकेनौँ र अब कोसिस गर्दैछु यो डिमान्ड पुर्याउनुलाई